यस क्षेत्रका विभिन्न जातिका संस्कृति परम्परा प्रतिमूल्यहरू आदिले चाहिँ राज्यलाई नै प्रतिनिधित्व गरेर त्यसमा राज्यको सांस्कृतिक पहिचान र सम्पदामा पनि योगदान पुऱ्याएको छ